अब मेरो व्यक्तिगत तर्फबाट भन्नुपर्दाखेरि चाहिँ अब एकदमै उपलब्धि चाहिँ अब हामी खास गरी एकदमै स्कुल चाहिँ पढ्नुपर्ने रहेछ सबभन्दा ठुलो कुरो शिक्षा नै सबै कुरो रहेछ सबै कुरो सिक्नु पाउने एकदम साथसाथैमा अब टिचरहरूसँग सब कुरो मेलमिलाप भएर सिक्नु पाउने एकदमै राम्रो चाहिँ शिक्षा हो सबैभन्दा ठुलो अरू त उपलब्धि केही होइन शिक्षा सकेपछि अब आफूले पढिसकेपछि त जे पनि आफूलाई गर्नु मन लाग्छ अब त्यहाँदेखि एउटा एउटा पेसा लिन्छ एउटा एउटा पेसा बनाएर त्यो पेसाभरि काममा हिँड्नु सकिन्छ तर सबभन्दा ठुलो कुरो चाहिँ शिक्षा नै हो मलाई एकदमै बढी गर्व चाहिँ यही शिक्षामाथि नै लाग्छ यही हो सबैभन्दा ठुलो कुरो